ए हेलो नमस्ते सर सर तपाईँ ते दार्जिलिङ मुन्सिप्यालिटीको चेयरमेन बोल्नुभएको है सर ए सर म यता दार्जिलिङ युनाइटेड एनजिओबाट बोलेको कि हजुर सर त्यही एक दुईवटा कम्प्लेनहरू थियो तपाईँलाई भन्नु थियो के भन्छ यता हामी हाम्रो वार्ड नम्बर नाइन चिन्नुहुन्छ माथि युथ होस्टल साइड हजुर त्यहाँ भयो अन्त यता वार्ड नम्बर टेनमा पनि छ अन्त चौरस्ताको ब्याकपट्टि पनि छ कि एकदमै हेर्नुहोस् न पब्लिकहरूले त्यो हामीले त्यहाँ सिसिटिभी क्यामराहरू पनि लगाएको थियो हो सर तर त्यो क्यामरा चाहिँ जस्ट फर फेक क्यामरा लगाएको थियो मान्छेले डराओस् भनेर र पनि टेर्दै टेरेन एकदमै डरलाग्दो मैला फ्याँकिदिई रहेको हुन्छ हो भनेको कुरा पनि टेर्दैन अन्त त्यसको लागि चाहिँ तपाईँलाई अब फोन गरेको नि मैले अब यता यता त झन् हामीले कति सफा गरिसक्यो हुनु पनि तपाईँहरूको टिमले पनि गर्छ गर्नु त बिहान दुई टाइम त आएर र पनि यता यिनीहरू अब को आउँछ कति बेला आउँछ अब यसो तपाईँले चाहिँ यसो त्यहाँको मेन चाहिँ होटलहरू छ होटलहरूलाई यसो सर एउटा मिटिङ मिटिङ कल गरेर चाहिँ तिनीहरूलाई एउटा पर्टिकुलर टाइम र त्यो डिस्पोजल टाइम गरिदियो भने चाहिँ राम्रो हुन्थ्यो नि सर त्यसको लागि नै फोन गरेको नि हजुर हजुर ताजा बत्तिसवटै छ हजुर सर हजुर सर हजुर हुन्छ हुन्छ हुन्छ फेरि पल्युट एकदमै जलाइदिन्छ कि यिनीहरूले पल्युसन हेर्नुहोस् न फेरि आम्मामामाम हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर अन्त हजुर रिटर्न चाहिँ हजुर त्यो हजुर सर सर सुन्नुहोस् कि म यस्तो के भन्छ कमिस्नर थ्रु तपाईँकोमा उ गर्नु कि डाइरेक्ट तपाईँलाई नै भाया कमिस्नरै गरेर उ गर्नु है भनेपछि सर यो जु जु जुन चाहिँ यो चौरास्ताको पछाडि ब्याक साइड भने नि सर मैले त्यसको लागि पनि अलगै गर्नु कि एकैखेपमा एउटैमा गरेर गर्नु सर अलग अलग गर्नु कि

ए हुन्छ सर त्यसो भए त्यति चाहिँ हेल्प गरिदिनु होस् न ल सर ल

हुन्छ सर हुन्छ त्यहाँदेखि चाहिँ त्यहाँ चाहिँ यसो सर हामीले त्यो क्लियर भएपछि चाहिँ यत्रो सानो गार्डन जस्तो एउटा प्लान्टेसनहरू गरेर क्या सर हुन्छ सर हुन्छ सर थ्याङ्क्यु सो मच सर हुन्छ थ्याङ्क्यु सर